हेलो हजुर यो जुन वर्तमान समय अनु अनुसार जुन प्लास्टिकको जुन कुराहरूले आफ्नो देश आफ्नो देशको गाउँ भूमिहरूलाई माटोलाई बिगारेको कारण चाहिँ मैले पनि यो भर्खरै मात्रमा यो जुन ब्याम्बोको चिजहरू बनाउन सुरु गरेको छु र यो मार्फत चाहिँ आज हामी जतिले चलाउँदै जाँदाखेरि हाम्रो सामानहरू चाहिँ जस्तो माटोमा मिलिहाल्छ छिटै अनि त्यो प्लास्टिकको चिजहरू मिल्न सक्दैन त्यसै कारण हामीले जोड दिएर चाहिँ आज हामी यो ब्याम्बोको सामग्रीहरू बनाउँदै आइरहेको छौँ र जस्तै ब्याम्बोको चिज बनिँदाखेरि पानी बोक्ने बोतल भयो अनि डर्ट पेन भयो किचेनहरू भयो अन्य अरू मोबाइल स्ट्यान्ड भयो धेरै धेरै अन्य अन्य सामग्रीहरू बनिन सक्छ हाम्रोमा मेरो यो भयो दस एघार वर्ष जस्तो भयो हजुर यसमा फाइदै पुरै भन्नु त भएन तरपनि हामीलाई फाइदा छ किनभने अब हाम्रो जुन बस्तीमा एउटा ब्याम्बोको ट्री किन्दाखेरि हामीलाई कम्तीमै पाउँछ र आज हामीले त्यसलाई ध्यान लगाएर बनाउन सक्यो भने त्यो धेरै रूपियाँ छिन्छ अघि नै मैले भने जुन कुरोलाई बिगार्दैछ त्यसलाई हामी सपार्न पनि लागिपरेका छौँ भने हाम्रो जुन एउटा परिवारलाई चलाउनको निम्ति चाहिँ त्यहाँबाट एकदमै फाइदा पुगिरहेको छ अनि म मात्रै होइन मसँग मिलेर काम गर्ने दाजुभाइ दिदीबहिनीहरू उनीहरूले पनि केही पनि मबाट जुन रोजीरोटी हामीले मिलाउन मिलाउन सकिरहेका छौँ यसमा हामी एकदमै खुसी छौँ